र कालिम्पोङ जिल्लामा उब्जाउने मुख्य फसलहरू चाहिँ बालीहरू चाहिँ हाम्रो धान मकै कोदो अनि कुच्चो गुवा अदुवा अनि अलैँचीहरू रो हामी रोपिने गर्छौँ र यसमा विशेष गरी मकैको लागि चाहिँ हामी विशेष माघ फागुनदेखि जेठसम्म चाहिँ समय अनुकूल रहन्छन् यी सबै फलहरू फसलहरू हामी कि बजारमा लगेर हामी बेच्ने गर्छौँ विशेष गरी हामी कुच्चो अदुवा

गुवा यी सबै बेच्नका लागि चाहिँ हामीलाई विशेष बाहिरबाट नै हाम्रो किन्ने मान्छेहरू आउँछ र उनीहरूलाई नै हामी बेच्ने गर्छौँ र सब्जीहरूमा चाहिँ हामी यो रायोको साग कोपी तोरीको सागहरू यी सब्जीहरू चाहिँ हाम् बेच्नु चाहिँ हामी नजिकैको बजारमा लगेर हामी बेच्ने गर्छौँ